पहिला एक दुई महिना अगाडि चाहिँ मैले मेरो छिम छिमेकीकोबाट एउटा पौधा ल्याएको थिएँ र त्यो मैले घरमा रोप्दाखेरि चाहिँ मलाई यस्तो लागेको थिएन कि यो यो पौधा चाहिँ राम्रो हुन्छ भनेर लागेको थिएन त्यस्तो तर पानी त्यसलाई मज्जाले दिदैँ गएपछि चाहिँ त्यो एकदम हुन्छ नि राम्रो भएर ठुलो हुँदै गयो र मलाई पुरा खुसी लाग्यो त्यो पौधाको नाम चाहिँ के रहेछ भने स्नेक प्लान्ट कि अँ स्नेक प्लान्ट रहेछ हो अन्त त्यो फुल्दाखेरि चाहिँ मलाई एकदमै राम्रो लाग्यो